हलो भाइ ए सुन्नुहोस् न यो फोन कता लाग्यो होला है ए हजुर हजुर मैले ट्राभल एजेन्सीमै गरेको कि सुन्नुहोस् न मलाई भोलि सत्ताइस तारिक ऊ यो टाइगर हिल जानु छ कि भाइ अन्त गाडी भन्नु थियो भनेर नि हजुर हजुर अ अस्ति म तपाईँकोमा आएको थिएँ नि मतलब तपाईँलाई मैले यो कुरा गरेको थिएँ त पैला पनि हजुर हजुर त्यही त भोलि जाने भयो कि हामी फेमिलीसँग जाने नि त टाइगर हिल अन्त त्यही तपाईँको गाडी भनौँ कि भनेर भन्दै थिएँ अन्त त्यही भएर कल गरेकेो नि हजुर हजुर टाइगर हिल जानु चाहिँ तपाईँले कति लिनुहुन्छ भाइ हजुर भोलि जाने हजुर यहीँ बिटी कलेजको हस्टेलदेखिन्को यहाँ सबवे अगाडि हजुर हजुर भाइसरोय होटल छ नि त्यसको अगाडिपट्टि हजुर भाइ हो त्यहाँदेखिन्कै पिकअप गर्नुहोस् न हजुर त्यहाँदेखिन् कति लिनुहुन्छ भाइ भाइ चार हजार त साह्रै बेसी भयो नि अन्त अस्तिको पालि पनि गएको होइन भाइ हामी त्यति बेला त तपाईँले निक्कै कम्ति गर्नु भएको थियो योपालि त निक्कै बढाउनु भएछ भाइ अलिक कम्ति हुँदैन भाइ उहीँ त हो यहाँदेखिन् टाइगर हिल कति चाहिँ टाइम लाग्छ र भाइ फेरि हामी त्यस्तो बेसी समय पनि बिताउँदिनँ नि त्यहाँनिर यसो ऊ योहरू हेऱ्यो सनराइजहरू हेऱ्यो त्यहाँदेखिन् फर्किहाल्ने त हो भाइ अलिक कम्ती गरिदिनुहोस् न भाइ म चार हजार त दिनु सक्दिनँ नि भाइ त्यत्रो त हुन्छ ऊ यो तिन हजारहरू गरिदिनोस् न त होइन नि भाइ म तिन हजारभन्दा त त्यत्रो बेसी त दिनु सक्दिनँ नि भाइ तपाईँलाई थाहा नै छ म तपाईँको रेगुलर कस्टमर हो पहिला पनि गएको नि भाइ त्यही भएर त भनेको तपाईँलाई नै फोन गरेको नि हजुर हजुर हुन्छ भाइ हुन्छ हुन्छ भोलि मलाई बिहान चार बजी यहाँनिर ऊ यो भाइसरोय होटल अगाडि आउनुहोस् न त ल हुन्छ हुन्छ बिहान चार बजी फोन गरेर भन्नुहोस् न म तपाईँलाई एकपल्ट एकचोटि फोन गर्छु अनि तपाईँ आउनुहोस् न हुन्छ भाइ हुन्छ हुन्छ हुन्छ भाइ